भाइ मैले तपाईँको गाडी अघि बुक गरेको थिएँ बाह्र बजी आउँछु भन्नुहुन्थ्यो तर आउनु भएन एक बजिसक्यो र मैले तपाईँको गाडी क्यान्सिल गरेर अर्कै गाडी मगाएँ म अर्कैमा जान्छु है भाइ